मेरो जो ससुराली घर थियो कुचबिहारमा तर वहाँ जानुपर्थ्यो आउनुपर्थ्यो नानीहरू थियो सानो छोराछोरी उनीहरूलाई लिएर गयो उनीहरूले रस्ताघाटमा उल्टी गर्थ्यो अनेक गर्थ्यो त्यो पनि सब गरेर हामी चल्नुपर्थ्यो